हजुर नमस्ते सुन्नुहोस् न मलाई एउटा अहिले मोबाइल चाहिएको थियो जुन चाहिँ अहिले तपाईँको सपमा चाहिँ कुन चाहिँ नयाँ मोडलमा मोबाइल चाहिँ कुन चाहिँ आएको छ होला नि कति जस्तो प्राइजको भन्नुभएको होइन होइन प्राइज रेन्ज त होइन जुन चाहिँ अहिले लेटेस्ट् चल्दैछ अनि जुन चाहिँ राम्रो छ अनि त्यसमा अलिकति राम्रो उयो भएको ब्याक्अप भएको हो ब्याट्री ब्याक्अपहरू भएको हो अनि त्यसमा रेमहरू राम्रो अलिक बेसी भएको अनि त्यो चाहिँ कुन चाहिँ कुन चाहिँमा छ त्यो चाहिँ अलिक बताइदिनु होस् न त्यो अब प्राइस त भइहाल्छ मिलिहाल्छ

आइफोन आइफोन आइफोनमा कस्तो खालको आएको छ अहिले चल्दैछ अँ त्यसलाई त्यसलाई त्यसलाई अर्डर गर्न सकिन्छ थर्टिन प्रोलाई हजुर एउटा मलाई अब थर्टिन प्रोमै मलाई राम्रैसँग राम्रै चाहिएको त्यसैले गर्दाखेरि थर्टिन प्रोलाई चाहिँ अब उयो गरिदिनु होस् न अर्डर गरिदिनु होस् कि मलाई दुई तिन दिनभित्रमा भए पनि हुन्छ त्यसको प्राइस चाहिँ कति छ होला नि अहिले हजुर ट्वेन्टी एट त्यो राम्रै जिबीकै गरिदिनु होस् न ल त्यसमा अलिकति मलाई धेरै कामको लागि युज गर्नु छ सो अब त्यो राम्रै मोबाइललाई चाहिँ तपाईँले अर्डर गरिदिनु होस् न है हुन्छ हुन्छ थ्याङ्क्यु सो मच्